अब हामीले खेतीपाती गर्दाखेरि चाहिँ आफ्नोमा पैसा रुपियाँ पनि त्यति हुँदैन त्यसै कारण चाहिँ हामीले अब गाउँमा अलिक कसकोमा पैसा रुपियाँ हुन्छ उनीहरूलाई हामीले ऋण काढेर खेतालोहरू लगाउँछौँ हामी खेतालो लगाएर खेतीपातीहरू गर्छौँ कोही अब तिन महिना चार महिनामा भइहाल्ने खालको हुन्छ कोही एक सालमा भइहाल्ने खालको हुन्छ धान अझै अब धान छ महिनामा हुन्छ अब सब्जीटब्जी त अब तिन महिनाहरूमा भइहाल्छ त्यो भएको सब्जीहरू लिएर हामी अब बजारहरू अब अलिअलि पैसा हुन्छ कि एक दुई पैसा हुन्छ कि भनेर दुःख गरेर खेतीपाती गर्नुपर्छ खेतीपाती गर्नु अब उस्तै त्यस्तैले सक्दैन उस्तै त्यस्तैले चाहिँ खेतीपाती गर्नुसक्दैन हामी चाहिँ अब पहिल्यैदेखि गर्दैआएको अब सानोदेखि नै हामीले चाहिँ कामकुरोहरू गर्दैआएकोले चाहिँ हामीलाई चाहिँ अब गर्ने आदत पनि छ त्यही भएर हामी चाहिँ अब खेतीपाती गर्छौँ अलिअलि खेतीपाती गरेर बजारमा हामी बिक्री गर्नु लान्छौँ बिक्री गर्नु लाँदाखेरि पनि कोही जग्गा हामीलाई अब दोकानै थाप्न दिँदैन यहाँ अब तिम्रो जग्गा होइन तिमी यहाँ नथाप दोकान पाउँदैन भनेर भन्छ अनि त्यो सामान उठाएर फेरि अर्को जग्गा लगेर राख्नुपर्छ त्यहाँ अब हाम्रो भनौँ भने एक सौ रुपियाँको पनि बिक्री भएको हुँदैन हामीलाई दुई सौ रुपियाँ ट्याक्स देऊ नभए दोकान उठाइदेऊ भनेर भन्नुहुन्छ अनि अब त्यहाँबाट पनि हामी सामान उठाउन बाध्य पर्छौँ त्यसरी हामीले अब दुःख गरेर खेतीपाती लगाएर पनि हामीले एक दुई पैसा हुन्छ कि भनेर बजारमा लगेर बिक्री गर्दाखेरि पनि एक जग्गाबाट अर्को जग्गा अर्को जग्गाबाट अर्को जग्गा हामीहरूले सारेर बिक्रीहरू गर्नुपर्ने हुन्छ हामीहरू त्यसैको लागि चाहिँ अब धेरै नै असुविधा भइरहेको हुन्छ बिक्री गर्नुमा त्यसले सहायता नै अब हामी कसैबाट पनि सहायता पाएको जस्तो लाग्दैन हामीलाई कसैले अब देऊ न त त्यहाँ बिक्री गर्नु देऊ आज एक दिन त हो नि भनेर पनि अब चिन्नेजान्ने मान्छेहरूले पनि हामीलाई त्यहाँ भनिदिँदैन कि यो म यो यो मान्छे म चिन्छु देऊ न त आजको दिन उसलाई साह्रो परेको होला बिक्री गर्नदेऊ अर्कोपालिदेखि त अर्कै जग्गा खोजेर ऊ बस्छ भनेर पनि हामीलाई भनिदिँदैन अन्त हामी जग्गा खोज्दै खोज्दै खोज्दै अब जहाँ बिक्री हुँदैन जहाँ कुना जग्गाहरू हुन्छ त्यो जग्गामा हामीले गएर बिक्री गर्नु बस्नुपर्छ त्यही पनि अब राम्रो दाममा हामी बिक्री गर्नु पाउँदैन सस्तो सस्तो दाममा बिक्री गर्नुपर्छ साग सागसब्जी भयो अब धानहरू भयो के के जातिहरू कोदोहरू भयो मकैहरू भयो अलिअलि बिक्री गर्नु बजारतिर लगे भने पनि हामीलाई बजार लानुमा धेरै असुविधा हुन्छ बजारमा पनि भाडा तिरेर लानुपर्छ गाडी बोलाएर गाडीमा चढाएर भाडा तिरेर लानुपर्छ बजारमा पनि फेरि कुल्ली लगाएर हामीले त्यो जग्गासम्म पुर्याउनु पर्छ त्यो जग्गासम्म पुर्याउँदा पनि हामीले त्यो जग्गामा पनि बिक्री गर्ने ठाउँ पाउँदैनौँ अर्को जग्गामा सार्नुपर्छ अर्को जग्गामा पनि हामी पाउँदैनौँ त्यसरी हाम्रो सामान चाहिँ एक जग्गादेखि अर्को जग्गा अर्को जग्गा जग्गादेखि अर्को जग्गा गरेर सारेर बल्ल बल्ल बल्ल एक जग्गा बिक्री गर्ने जग्गा पाएर हामी बिक्री गरिसकेको पनि हुँदैन अब भर्खर सामान बिक्री गरिसकेको हुँदैन आधीउधी सामान बिक्री गरी नसकिकन नै ट्याक्स उठाउने आउँछ अन्त भाइ मेरो बिक्री भएको छैन अहिले आज त मेरो एकदम कम्ती बिक्री भयो म अलिक कम्ती दिन्छु नि आज भनेर भन्दाखेरि हुँदैन तपाईँको दोकान उठाउनुहोस् तपाईँको दोकान यहाँ राख्न पाउनुहुन्न तपाईँले ट्याक्स दिनु सक्दैन भने दोकान उठाउनुहोस् भन्दै दोकान अब ट्याक्स उठाउनेहरूले त्यसै गरेर गर्छ हामीलाई अन्त साह्रो छ हामीलाई कामहरू गर्नुमा अब कृषि गर्नुमा चाहिँ एकदमै साह्रो छ अप्ठ्यारो पर्छ अब मिहिनेत गरेको उयो पैसा पनि अब आफूले राम्रोसँग चलाउनु पनि पाउँदैन बहुतै साह्रो पर्छ हामीलाई